दार्जिलिङ शहरलाई विकास गर्नको निम्ति सबैभन्दा मुख्य एउटा विकास गर्नु पर्ने के हो भन्दाखेरि त्यहाँको सडक मार्ग दार्जिलिङको सडक मार्ग एकदमै सानो रहेको छ जसका कारण ट्रयाफिक जाम हुने गर्दछ हामीलाई घुम जोरबङ्लोबाट दार्जिलिङ जुन चाहिँ ट्याक्सी स्ट्यान्ड छ त्यहाँ पुग्नका लागि कम्तीमा भनेको पनि एक घन्टा लाग्ने गर्दछ जुन चाहिँ हामी नर्मल ट्राफिक जाम छैन भने जुन चाहिँ हामी पन्ध्रदेखि बिस मिनटमा पुग्न सक्छौँ र तलबाट पनि जुन चाहिँ यो खरसाङ हुँदै हुँदै टुङ हुँदै हुँदै सोनादा भएर हामी दार्जिलिङ जान्छौँ त्यहाँ पनि सडक एकदमै सानो रहेको छ जसका कारण ट्राफिक जाम धेरै नै हुने गर्दछ र अर्को समस्या के छ भन्दाखेरि बाटोमा रेलगाडी दौडिनाले त्यहाँको सडक एकदमै सानो छ अनि अर्को समस्या के छ भन्दाखेरि दार्जिलिङमा जुन चाहिँ व्यावसायहरू हुन्छन् उनै उनीहरू बाटैमा दोकान थापी विभिन्न प्रकारका उनीहरूका सामाग्रीहरू बाटोमा राखिदिने र हिँड्ने मान्छेलाई एकदमै असुविधा भएर जान्छ जसका कारण भिड बेसी हुने गर्दछ र अर्को मुख्य एउटा बाधा विकासका लागि के हो भनेदेखि यहाँको राजनीतिक राजनीतिक जुन चाहिँ परिवेश छ यहाँको राजनीतिक परिवेश एकदमै अस्थिर छ जस्तै यहाँको क्षेत्रीय पार्टीहरू छन् उनीहरू एक आपसमा नै लडेर धेरै नै अशान्त माहौल पार्ने गर्दछन् जसका कारणले स्ट्रयाकहरू हुने गर्दछ स्ट्रयाकहरू भयो भने एकदमै अर्थ व्यवस्थालाई एकदमै ठुलो धक्का गएर पुग्छ धक्का जाने लाग्छ नानीहरू स्कुल जान पाउँदैनन् काम गर्नेहरू काममा जान पाउँदैनन् र यसले गर्दा धेरै नै विकासमा बाधा पुग्ने गर्छ र अर्को एउटा कारण के छ भन्दाखेरि धेरै नै प्रदूषण पनि हुने गर्छ दार्जिलिङमा जस्तै गाडीहरूबाट निस्किने धुवाँ अनि कुँडा कचेडा जथाभावी फ्याक् फ्याँकिदिएर धेरै नै अशान्त वातावरण धेरै नै नराम्रो वातावरण भएको छ दार्जिलिङमा अनि पाँचौँ समस्या के छ भन्दा यहाँको बेरोजगारी दर एकदमै माथि भएर गएको छ जुन चाहिँ क्षेत्रीय पार्टीहरू छन् यिनीहरूले के गर्छन् भन्दाखेरि आफ्नो क्याडर्सहरूलाई आफ्नो पार्टीमा काम गर्नेहरूलाई जो शिक्षित छन् अशिक्षित छन् केही पनि नहेरी केही पनि नसोचिकन उनीहरू सरकारी कामकाजतिर अथवा ठुल्ठुलो कामकाजतिर उनीहरको मान्छे लगाउँछन् ठुल्ठुलो कामको कन्ट्र्याकटहरू गर्नमा पनि उनीहरकै मान्छेलाई उनीहरकै क्याडर्सहरूलाई लगाउने गर्छन् जसका कारणले कामको गुणस्तरीय एकदमै निम्न भएर जान्छ अनि स्कुल क्षेत्रमा पनि उनीहरूकै क्याडर्सलाई टिचिङमा हाल्ने गर्दछ जसका करणले एकदमै नानीहरूको भविष्य खराब भएर जान्छ र यही चलिआएको छ दार्जिलिङमा लगभग तिस वर्षदेखि यस्तै चलिआएको छ हाम्रो यहाँको जुन चाहिँ एसएससी परीक्षा भन्ने गरिन्छ टिचर सेलेक्सनको निम्ति त्यो दार्जिलिङमा तिस वर्षदेखि भएको छैन जसका कारणले शिक्षकहरूको गुणस्तर एकदमै कम्ती छ एकदमै खतमै भएर गएको छ शिक्षकहरूको गुणस्तर जो पायो त्यही अनक्वालिफाइड टिचरहरू आएर स्कुलमा पढाउने गर्छन् यस्तो भएमा नानीहरूको भविष्य के कस्तो भएर जान्छ त अन्धकार भएर जान्छ नानीहरको भविष्य देशको विकास क्षेत्रको विकास गर्नहेतु सानो एउटा कदम के चाल्न सकिन्छ भनेदेखि शिक्षाको गुणस्तर बढाउनु पर्छ जस्तो जे भयो पनि शिक्षा विश्वकै नम्बर वान शिक्षा प्रदान गर्न हामीलाई पढाइनु पर्छ त्यस त्यस हिसाबले हामीलाई पढाइनु पर्छ तर त्यसको ठिक विपरित भइरहेको छ दार्जिलिङमा र यसका लागि अब के सुझाउहरू छ भने दार्जिलिङ जानको लागि मुख्य सडक एउटा मात्रै नभएर दुइटा हुनु पर्ने हो अनि ठाउँ ठाउँमा ट्राफिक गार्डहरू राखेर मज्जाले स्ट्रिकली धेरै नै लापरवाही नगरीकन ट्राफिक नियमहरू पालना गरेर शिक्षाको गुणस्तरीय एकदम बढाएर एसएससी परीक्षा ल्याएर गुणस्तरीय शिक्षाकहरू राखेर पढाएमा नानीहरू धेरै राम्रो भएर जान्छ र जुन चाहिँ यो हकर्सहरू छ बाटोमा यो जुन चाहिँ बिक्री बट्टाहरू गरेर बस्छन् जुन चाहिँ यो बाटोहरूको अगाडि सामान राखेर बस्ने गर्छन् जुन दोकानपाटहरू यिनीहरूलाई एकदम कडाभन्दा कडा कार्वाही गरेर यो बाटोहरू एकदम सफाई गर्नु पर्छ र कुँडा कचेडाहरू जथाभावी नफ्याँकिदिएर जुन चाहिँ यो गाडीको जुन चाहिँ पल्युसन फ्याँक्ने गाडी छ त्यसलाई सिज गरेर कम्तीभन्दा कम्ती प्रदूषण गाडीबाट गर्नु पर्छ अनि यो कुँडा कचेडाहरू जो छन् त्यो चाहिँ जुन चाहिँ नगरपालिकाको गाडीहरू हुन्छ त्यही नगरपालिकाको गाडीहरूमा हालेर एउटा सुरक्षित जग्गामा फ्याँकेर बजारलाई एकदम सफा राख्न सकिन्छ